हुनु त भारतको नेपाली र हिन्दी भाषा लिपिअनुसार एउटा एउटै हो तिनीहरूको मूलस्रोत पनि संस्कृतबाट नै भएको हो यसैले दुईजनालाई हेरौँ भने सामान्यै देखिन्छ है त्यहाँ बोल्नु मात्रै अलिकति फरक छ नत्र भने त दुईवटाकै अनुकूल रूप सबै हेर्नु हो भने एउटा एउटै देखिन्छ